चित्र कोर्नथाल्दा मानिसहरूले गर्ने सामान्य गल्तीहरू के के हुन् भन्दाखेरि अब सामान्य गल्तीहरू त्यही हुन् आफूले अब चित्र कसरी बनाइँदैछ पेन्सिलले बनाउने हो कि ब्रसहरूले बनाउने हो कि ब्रसहरूले बनाउने हो भने त्यो ब्रस समाउन पक्रिन नजान्नु त्यसको असल तालिम लिएको नहुनु त्यसको शिक्षा लिन जरुरी छ चित्र कोर्ने जे पनि गर्नमा एउटा शिक्षा लिनुपर्छ र गुरुको भूमिका प्रमुख हुन्छ अनि त्यो गुरु नभइकन के रे आफूले मात्रै प्रयास गर्दा चाहिँ के कमी कमजोरी हुन्छन् कतिलाई चाहिँ त्यो जन्मजात त्यो गुण हुन्छ र उनीहरूले सक्छन् तर म गर्छु म इच्छा छ कसैकोमा म गर्छु म पनि चित्रकलामा पारखी हुन्छु भन्नुहुन्छ भने गुरुको निर्देशन जरुरी हुन्छ असल कलाकार हुन चाहिँ एकदमै धेरै अभ्यासको आवश्यकता हुन्छ किनभने थोरै थोरै अभ्यासले असल कलाकार बनिँदैन किनभने असल अमूर्त कला भन्छन् मानिसहरूले अमूर्त कलाको जो चाहिँ देखेर त्यहाँ लेखेर लेखेको जस्तो छ त्यस्तै बुझ्ने भन्ने हुँदैन त्यो अमूर्त कला भनेको चाहिँ अर्कै किसिमको हुन्छ जो चाहिँ त्यो लेखेको देखेको कुरा त लेखेको त हुँदैन तर त्यो कुरा चाहिँ अब दर्शकले बुझ्नुपर्ने अब त्यस्तो चाहिँ पाठकले बनाउनुपर्छ जुन चाहिँ लेखेको पनि छैन तर दर्शकले पनि बुझ्ने अनि त्यस्तो चित्रकार हुनको लागि त धेरै अभ्यास धेरै ज्ञान हुन जरुरी छ थोरै ज्ञानले थोरै अभ्यासले त्यस्तो बेसी हुँदैन त्यस्तो गर्न सकिँदैन